हजुर पुमा सो हजुर ए हजुर आउनुहोस् न कहाँ अहिले तपाईँ कहाँ हुनुहुन्छ होला है ए हजुर हजुर छ छ छ धेरै क्वालिटीको छ तपाईँलाई एकदम तपाईँको खुट्टा फ्रेक्चर भएको छ भने अझै राम्रो एकदमै राम्रो खाल्कोहरू पनि छ तपाईँको पाँच सौदेखिको उकालो छ सबै पाँच सौदेखिको चार हजार पाँच हजारसम्मकोहरू छ हजुर हजुर हजुर होम डेलिभरी गर्न सकिन्छ हजुर हजुर हजुर होम डेलिभरी गर्न सकिन्छ तपाईँको एड्रेस बताइदिनुहोस् न

ए हुन्छ हुन्छ हुन्छ म गरिदिन्छु है हजुर हजुर अँ हजुर एउटै

आठ नौ सौसम्मको है हुन्छ हुन्छ हुन्छ आठ नौ सौभन्दा चाहिँ तपाईँलाई अलिकति एउटा राम्रो खाले छ कि पच्चिस सौको छ कि त्यो पठाइदिउँ त

हुन्छ हुन्छ हुन्छ हुन्छ